म योग कक्षामा कहिले पनि गएको त छुइनँ है तर मैले योग चाहिँ युट्युबमा हेरेर आफै घरमा गर्ने गर्छु है योग र मेडिटेसन चाहिँ मैले युट्युबबाट आफै नै सिकेको हो र विभिन्न युट्युबमा च्यानल्सहरू छन् जसले चाहिँ गाइडेड मेडिटेसन पनि गराउँछ अनि म ब्रह्मकुमारीमा सेन्टरमा चाहिँ म जान्छु ब्रह्मकुमारी सेन्टरमा जान्छु र ब्रह्मकुमारी सेन्टरमा राज योग सिकाइन्छ है त्यो राज योग पनि म गर्छु है नियमित गर्ने गर्छुु र योग पनि गर्ने गर्छु है र मलाई विशेष गरेर योग कक्षामा के सिकाइन्छ र आफैले अभ्यास गर्दा के भिन्नता छ त्यसमा चाहिँ मलाई त्यति फरक के छ त्यो मलाई त्यति आइडिया भएन है